हाम्रो गाउँमा चाहिँ अब उयोहरू धेरै हुन्छ साग सब्जी भयो अनि अन्त अलैँची अदुवाहरू हुन्छ धेरै हुन्छ कोदो मकैहरू पनि हुन्छ कोदो मकैहरू चाहिँ हामीले बेच्दैनौँ घरमै नै युज गर्छौँ घरमै नै खान्छौँ र साग सब्जीहरू पनि अलिअलि हुन्छ बेच्छौँ बजारमै अनि अरू चाहिँ बेच्ने भनेको चाहिँ अदुवा अलैँचीहरू चाहिँ हामी सबै नै बेच्छौँ बजार नै लान्छ तर हामीले नै बजार चाहिँ लानु चाहिँ पर्दैन गाउँमै बेच्नेहरू गउँमै हुन्छ उठाउनेहरू साग सब्जी उठाउनेहरू अदुवा अलैँची उठउनेहरू हुन्छ उनीहरूले नै आएर लग ल लैजान्छ उनीहरूले चाहिँ बजारमा लैजान्छ घरबाट चाहिँ उनीहरूले नै उठाउनुहुन्च र साग सब्जीहरू चाहिँ साग सब्जीहरू पनि हुन्छ बेच्छ र मकै कोदो गहुँहरू चाहिँ बेच्दैन घरमै घरमै युज हुन्छ त्यो चाहिँ अनि त्यति